औ सृजना यो मैले अस्ति स्विटर किनेको कि त्यो मैले स्विटर अब पैसा चाहिँ एक मुलुक लाग्यो त्यो चाहिँ यति नराम्रो रहेछ त्यो चाहिँ अब लगाउँदाखेरि नै तन्किएर चाहिँ तल कुरकुच्चासम्म पुग्यो होइन अन्त अब त्यो चाहिँ यति नराम्रो रहेछ न धुँदाखेरि पनि सुक्ने हो तन्किएर कस्तो घिनलाग्दो भयो रङ गएर हो अन्त लाउनु पनि लाजैमर्दो भयो यति घिनलाग्दो रहेछ तिमी चाहिँ त्यहाँ गएर नकिन है त्यो स्विटर चाहिँ यति घिनलाग्दो रहेछ त्यो एकदम नराम्रो धागो पनि धागो एकदम नराम्रो रहेछ त्यो स्विटर पनि गरुङ न गरुङ रहेछ हो यस्तो घिनलाग्दो त्यस्तो त जिन्दगीमा नकिन है तिमीले पनि म पनि अब चाहिँ त्यस्तो किन्दिनँ पहिला त राम्रो लागेर किनेको थिएँ कि तर कस्तो घिनलाग्दो रहेछ त्यो स्विटर चाहिँ यति घिनलाग्दो तन्किएर तल घुँडादेखि तल तलसम्म मनै परेन मलाई त एकदमै घिनलाग्दो रहेछ नकिन है तिमीले चाहिँ ल